ग्रामीण क्षेत्रमा प्रमुख अब चुनौतीहरू समस्याहरू के के हो होइन प्राविधिक चुनौतीहरू अथवा समस्याहरू भन्दाखेरि चाहिँ मेन चाहिँ हो एउटा हस्पिटल राम्रो र जहाँनिर चाहिँ अब सुख सुविधाहरू छैन बिमारीलाई एउटा हो ट्रान्सपोर्टेसनको अनि अब एउटा हो बिजुली बत्तीको